अब पहिला त हामी अब पहिला पहिला त उयो ग्राउन्डहरूतिर नानीहरू पुरा खेल्थ्यो इभन म नानी हुँदाखेरि खल्थेँ सानो हुँदाखेरि त्यो फुटबल लुक्नेहरू अब साथीहरूसँग मजा आउँथ्यो खेल्नु तर आजकल अब मै आफै मोबाइलमा छु झन् अरूहरू पनि आजकलको सानो सानो भर्खरको अब पाँच छ बर्षको नानीहरू पनि मोबाइलमै हुन्छ अन्त त्यसैले मोबाइलको के गेम्सहरू बेसी खेल् खेल्छ उनीहरूले अब पहिला त हामी फुटबल भलिबल के केहरू खेलिबस्थ्यो अहिले पनि खेल्छ स्कुलहरूतिर अब बाहिर त देख्दिनँ कहीँ खेलेको तर स्कुलहरूतिर चाहिँ खेल्नु चाहिँ खल्छ तर बेसी चाहिँ मोबाइलमै हुन्छ सबैजना त्यो मोबाइलबाट चाहिँ नि निकै चलिरहेको गेमहरू चाहिँ पब्जी एमएल मोबाइल लेजेन्ड हरू चाहिँ हो फ्री फायरहरू खेल्छ अब त्यस्तो चाहिँ अब एकदम फाइटिङ गेमहरू हो एकदम लडाइँहरू पर्ने गेम अब त्यसमा चाहिँ अब आफ्नै टिम हुन्छ तेन् त्यहाँबाट चाहिँ अरूहरूलाई मार्नु पर्छ त्यस्तो गेमहरू चाहिँ आजकल चलिरहेछ त्यही म पनि खेल्थेँ लक डाउनतिर तर आजकल त म पढाइले बिजी छु अब टेन पुगिसकेँ अन्त त्यसैले